खेलकुदले स्वास्थ्यमा धेरै योगदान पुऱ्याउने गर्छ जस्तै हामी बिहान बिहान उठेर कुद्न गयो भने हाम्रो जिउको वजन घट्न सक्छ अनि हामी बिहान उठेर योगा गऱ्यो भने हाम्रो दिनभरि काममा लगन रहिरहन्छ अनि हाम्रो जिउ एकदम सबै कामको लागि एकदम सधैँ फिट रहन्छ